भन्नुपर्दामा त मेरो फोटोग्राफी एउटा एउटा हबीमा नै आउँछ अनि म क्यामराले चाहिँ अब यो प्रकृतिहरू यो प्रकृतिबारे यो वातावरणहरूमा के के छ म त्यस त्यसलाई दर्साउनु चाहन्छु यो क्यामराले चाहिँ अब उसको भयो अब जन्तु पशुहरूको भयो म त्यस्तोहरू पनि खिच्छु अन्त मान्छेहरूको भयो अन्त यो हाम्रो यो अब हाम्रो यो वातावरण कस्तो सुन्दर छ अब हाम्रो एउटा नजरले हेरौँ भने अनि मेरो पनि जे आँखामा अब मेरो आँखाले एउटा राम्रो नजर देख्छ अब यो वातावरणमा र त्यस्तो त्यस्तो चाहिँ म खिच्दछु